म चाहिँ यहाँको हो मेरो माइत चाहिँ नक्सलबाडी हो मलाई खानाहरू बनाउनु मन पर्छ बिहान उठेर म ब्रेकफास्टहरू बनाउँछु त्यहाँदेखिको पूजाहरू गर्छु अनि मन्दिरमा गएर हामी यहाँ साई मन्दिर छ नजिकमै त्यहाँ गएर हामीले सेवाहरू पनि गर्छौँ मलाई घुम्नु मन पर्छ सपिङहरू गर्नु मन पर्छ